ग्रामीण क्षेत्रमा चाहिँ व्यवसाय गर्दैखेरि चाहिँ व्यवसाय गर्नुको लागि हामी जति पुँजी लगाउँछ नि त्यो पुँजी चाहिँ फेरि हामीले पाउँदैन होइन बाँकीहरू लिएर जान्छ नि उनीहरूकोमा नि पैसा हुँदैन बाँकीहरू लगेर चाहिँ फेरि फिर्ताहरू गर्दैन बाँकी पैसा उठ्दैन र हामी जति पैसा लाग्यो नि त्यो पनि डुबेर जान्छ र राम्रोसँगले चल्दैन एक पल्ट किनेदेखि अर्को पल्ट किन्दैन